गाउँको मान्छेहरूलाई खेलकुदले धेरै नै खेल्कुद खेल्ने खेल्नाले धेरैलाई फाइदा हुन्छ र खेलकुद खेल्दा हामीले हाम्रो शारीरिक

हामीले धेरै कुराहरू हाम्रो शारीरिक बलदेखिको लिएर धेरै कुराहरू हामो हाम्रो बढेर जान्छ र शारीरिक रूपमा हामी फिट हेल्दी हुन्छौँ र खेलकुद खेल्नु एकदमै जरुरी छ त्यसरी नै बिशेष गरी फुटबल फुटबल खेल्दा हामीले शारीरिक रूपमा कुद्नु पर्ने हुन्छ गोली खोस्नु पर्ने हुन्छ र बिरोदी खेलाडिहरूलाई छक्क्याएर हामीले ती गोल पोस्टमा हामीले गोल गर्नु पर्ने हुन्छ र ती गोल गर्दाखेरि हामीले धेरै नै परिश्रम स्किल्सहरू सिक्नु पर्ने हुन्छ जुन स्किल्सहरू सिक्दाखेरि हामी स्किल्सहरू गर्दाखेरि हामी फिट हुनुपर्छ हेल्दी हुनुपर्छ अनि मात्र हामी त्यो गोल गोल पोस्टमा गोल गर्नु सकिन्छ र हामी धेरै बिमारीहरूबाट पनि हामी खेलकुद खेलेर फिट भयौँ भने धेरै बिमारिहरूबाट पनि हामी बाच्न सकिन्छ र ती बिमारीहरूले हामीलाई भेट्दैन जस्तै मोटापाको बिमारीहरूले पनि हामीलाई खेलकुद खेलेर हामी फिट भयौँ भने भेट्दैन त्यसरी नै सुगर फ्याट्टी लिभर जस्तो यस्तो अन्य धेरै रोगहरू पनि हामी खेलकुद खेलेर फिट भयौँ भने हामीलाई यस्तो रोग नराम्रो रोगहरूले पनि पक्रिँदैन र खेलकुद खेलेर खेल्दाखेरि फिट भ भएर फिट हुनु हामी गाउँका मानिसहरू धेरै जरुरी छ र हामी सबै खुलकुद खेल्न धेरै नै अनिवार्य छ र खेलकुदको लाभहरू धेरै छन् हामीले धेरै नराम्रो बिमारीहरूदेखिको लिएर हाम्रो आफ्नो स्वस्थ्यहरू धेरै नै राम्रो पार्नु सकिन्छ र फुटबल क्रिकेटदेखिको लिएर यस्तो अन्य धेरै खेलहरू खेल्नु एकदमै जरूरी छ